हेलो गुड इभिनिङ म्याम म इसानाको क्लास टिचर बोलेको कि तपाईँ उहाँको गार्जियन नै बोल्नु हुँदैछ नि ए भर्खरै उसको क्लास टेस्ट सकिएको थियो तपाईँलाई याद छ उसको फर्स्ट युनिट टेस्ट सकिएको मार्क्सहरू त हेर्नुभयो होला तपाईँले उसको मार्क्सहरू त सबै त राम्रै छ कि छनु त तर अब उसको साइन्स ग्रुपमा चाहिँ अलिकति मार्क्स् कम्ति छ तपाईँले अलिकति याद गरिदिनुहोस् हामी स्कुलमा त उसलाई याद गर्छ तर पनि घरमा पनि याद गर्नु जरुरी हुन्छ के तपाईँहरूले घरमा उसलाई हेर्नु हुँदैन उसको कपिजहरू चेक गर्नु हुँदैन हजुर हजुर होइन यस्तो हुन्छ कतिपल्ट हामीहरू पनि बिजी हुन्छ प्रायः जस्तो त हामी उसको होमवर्कहरू सबै चेक गर्छ अनि उसको अलिकति त्यो मार्क्सहरू कम्ति छ कि पढाइमा त नानी एकदमै राम्रो नै छ तपाईँहरूले ट्युसन मात्रै होइन कतिचोटि अब घरमै पनि तपाईँहरूले गाइड राम्रोसँगले गर्नुहोस् न तपाईँहरूले एकपल्ट नानीलाई स्कुलमा त नानीको पर्फर्मेन्स एकदमै राम्रो छ कि अन्त तपाईँहरूले चाहिँ घरमा एकदमै अलिकति गाइड गर्नु चाहिँ जरूरी छ नानीलाई हजुर तपाईँहरूले आफै चेक गर्नुहोस् कतिचोटि अब नानीले आफै पनि घरमा आफै होमवर्कहरू गर्छ होला होइन कोही बेला अब हामी बुझ्छ अब प्यारेन्ट्सहरू हुन्छ गाउँमा बिजी हुन्छ हो तर अब तपाईँहरूले नै आफै बसेर किताब बाबा हुन्छ या त मम्मी हुन्छ दुइजनामा एकजना बसेर नानीलाई एकदमै गाइड गरिदिनुहोस् पढ्नुमा हो अनि बिहान बेलुका चाहिँ कति घण्टा पढाउनु हुन्छ तपाईँले नानीलाई हजुर बेलुका हजुर हजुर हजुर तपाईँहरूले अलिकति नानीलाई हेल्थको पनि केयर गर्नुहोस् न किनकि नानीहरू मेन हो नि त हाम्रो लागि हामीले चाहिँ अब आफ्नै गाउँ घरको नानीहरू हो त्यो भएर चाहिँ बेसी फोर्स गरेर तपाईँहरूलाई भन्छ क्या उनीहरूलाई किनकि अब हामीलाई पनि त मनपर्छ गाउँघरको नानीले केही गरोस् भनेर है उनीहरूको सबैकुरो हामीलाई पनि इच्छा लाग्छ नि त आफ्नै गाउँ घरको नानीहरू हो त्यही भएर हामीले तपाईँलाई भनेको कि अनि तपाईँले चाहिँ एकदमै याद गर्नुहोस् नानीलाई चाहिँ अलिकति पढ्नुमा चाहिँ त्यो अलिकति अरू कुरामा त सबै ठिकै छ नानी त्यही हो साइन्स ग्रुपमा चाहिँ तपाईँहरूले घरमा पनि याद गरिदिनुहोस् न ट्युसनभन्दा इम्पोर्टेन्ट तपाईँहरूले घरमै नानीहरूलाई गराइदिनु भयो भने चाहिँ ट्युसन लगाउने जरुरत पनि हुँदैन नि त अन्त त्यही भएर नि हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ